हेलो दाजु तपाईँ कस्तो हुनु हुन्छ दाजु अन्त तपाई उयो चाहिँ के गर्नु हुन्छ अहिले चाहिँ तपाईँसँग एउटा कुरा थियो दाजु हामीले एउटा चौरस्तामा वक जानुको लागि सबलाई भन्दै छु कि तपाईँ आउनु हुन्छ कि आउनु हुँदैन भनीकन बेलुका छ बजीतिर हो छ बजीदेखिको सात आठ बजीसम्म

ए हेरौँ न त्यो डेटहरू मिलाउनु पर्छ अरू साथीहरूलाई त फोन गर्नु पर्छ दाजु त्यसमा त हामीले उत्योहरू लाँदा हुन्छ चियाहरू चिया लाँदा भयो खाने कुराहरू लाँदा भयो बिस्तारो हिँड्दै खाँदै जाँदै त्यहाँ ती चौरस्तामा के प्रोग्राम पनि हुनु आँटेको छ अरे त्यो वकबाट हेर्दै आउँदा भयो त्यहाँबाट मजा आउँछ नि दाजु

अन्त कहिलेसम्म चाहिँ हुन्छ तपाईँ कहिले फ्री हुन्छ फेरि यो सन्डे हुन्छ होला दाजु खोइ थाहा भएन नि त्यो अरू त सोधेको छुइनँ तपाईँलाई त त्यो अरूहरू साथीहरूलाई सोध्नु छ तपाईँलाई पहिला फोन गरेको हामी छर छिमेकीहरूलाई बोलाउने हो वकको लागि त त्यहाँबाट त्यहाँबाट हेर्दै जाऊँ न त्यो बढ्छ कि बढ्दैन त्यहाँबाट अलिक बढ्यो भने चाहिँ राम्रो त्यहाँ पनि बोलाउँदै गर्नु त्यो अरू साथीहरूलाई एक पल्ट सोधेर हेर्नु न अझ हेर्नु हो अझ भयो भने झन् ज्यादा मान्छे भयो भने झन् राम्रो अझ मजा आउँछ नि झन् ज्यादा मान्छेमा त अन्त खाना खानु भयो त दाजु हुन्छ हुन्छ दादा अहिले हेरौँ न के हुन्छ वकको लागि त्यो पैसा पनि पर्छ ल ल हेरौँ न के हुन्छ त्यो पैसाको त वकहरू जाँदाखेरि अब के के किन्नु त मन परिहाल्छ अन्त हुँदै जान्छ त्यो वकमा जाँदा जाँदा ल ल ल त मैले फोन राखेको दाजु